हेलो सर

हा सर बोलिए

हजुर सर छ त हजुर सर कति कति प्लेट हजुर सर हजुर सर तपाईँको रुम नम्बर कति अरे दुई सौ चालिस हजुर सर अन्त तपाईँ के के लिनुहुन्छ अरे सर अझै जुसहरू कोल्डड्रिङहरूमा के के लिनुहुन्छ सर कोक पेप्सी स्प्राइट

हजुर सर कोक हजुर कोक दुई बोतल अनि सर अरू अहिले सर पुलहरूको सर्विस तपाईँलाई अरू तपाईँलाई पुलहरूतिर जानु छ अलिक गरम छ निस्किनुहोस् पुलतिर तर अन्त भोलिको अन्त के प्लान छ भोलिको लागि के अर्डर गरिदिनु पिज्जा के कु कुन चाहिँ सर कुन चाहिँ उयसको कुन चाहिँ माने बेभ्रेजको चिकन भेज ए चिकन चिकन विदाउट चिकन चिल्ली कि विद चिकन चिकन अँ चिकनको तपाईँको सर ब्रेस्ट हालिदिनु कि खुट्टा हालिदिनु खुट्टा नहालिदिनु सर खुट्टाको थाई चाहिँ हालिदिनु थाइको हालिदिन्छु ल सर थाइको दामी हुन्छ अँ सर अझै सर ड्रिङ्समा त्यति बेला चिया सर बिहान बिहान चिया बर्गरसँग नि त सर बर्गर कति पिस सर छ पिस भेज कि नन् नन्भेज हजुर अन्त सर ड्रिङ्समा चिया कफी कफी सर अँ कफी त्यही त सर कफी कतिवटा दुई गिलास तपाईँ र तपाईँको मिसेसको लागि अँ हजुर सर हुन्छ सर थ्याङ्क्यु सर हुन्छ हुन्छ अँ हुन्छ